कोभिड नाइन्टिनको माहामारीले हाम्रो क्षेत्रमा निक निकै अब प्रभावित पारेको थियो किनभने अब हामीलाई गाडीहरूको असुविधा भयो तिन महिना त अब लकडाउन हुनाले गर्दा गाडीहरू चलेन ट्रयाभल एजेन्सीहरू सबै बन्द भयो स्ट्यान्डतिर गाडी देखिएन अब एउटा एउटा गाडी भेटिन्थ्यो त्यतिखेर पनि अब हामी आफूले सेफ्टी लिएर हिँड्नु पर्थ्यो कि मास्क लिएर हिँड्नु पर्थ्यो सेनिटाइजर लिएर हिँड्नु पर्थ्यो अब गाडीमा नै एकजना दुईजना तिन चारजना भन्दा पेसेन्जरहरू हाल्नु पाउँदैन थियो अब सिटको अगाडिपट्टि प्लास्टिकले ढाकेको हुन्थ्यो मास्क एकदम कम्पलसरी लाउनु पर्थ्यो अनि त्यसले गर्दाखेरि चाहिँ निकै अब प्रभावित पाऱ्यो